भारतमा अब नेताहरू भन्दाखेरि सबै चिनेको नेताहरू भन्दा अब एउटा नरेन्द्र मोदी एउटा राहुल गान्धी हो र त्यसमा भारतमा चेन्जहरू भन्ने कुराहरू अब धेरै गऱ्यो पनि कति गऱ्यो पनि अब कति त्यतिकै रहेको पनि छ होइन त्यस्तै पाराले अब चल्दैछ अन्त अब त्यही व्यापारीहरूमा भन्दाखेरि अब एउटा मुकेश अम्बानी छ जसले अब एउटा पहिला रिलाइन्सको एउटा नेटवर्किङ काम गर्दैथ्यो र अहिले जिओ चलाउँदैछ सबै भारतभरिमा थाहा भएको कुरो हो यो र अब नेटवर्किङहरू पनि यसमा सबै अहिलेसम्म केही डिस्टर्बहरू केही छैन राम्रोसँगले चलिरहेको छ अनि एउटा रतन टाटा छ है र यसले जुन टाटा सन्सहरू चलाउदै गर गर्दैछ र उनीहरू चाहिँ यो व्यापारीभरिमा धेरै धनी मानिसहरू हो मान्छे हो र उनीहरूले अब एउटा गर्मेन्टलाई एउटा ऋण पनि दिने गर्छ क्षमता भएको मान्छेहरू हो उनीहरू